नेपाली भाषाको चाहिँ तुलना अरू अन्य भाषाहरूसित चाहिँ मिल्दैन किनभने नेपाली भाषाको चाहिँ आफ्नै लिपिहरू छ तर हिन्दी भाषासित चाहिँ कतै कतै मिल्छ